मैले जुन पुजा स्टोरबाट प्रोडक्ट किनेको थिएँ कन्डिसनर त्यसले मेरो कपाल साइनी त्यहाँदेखिन् सिल्की त बनायो तर त्यसको नेगेटिभ उयो चाहिँ के थियो भन्दा चाहिँ त्यसले गर्दाखेरि चाहिँ कपाल झर्ने कपाल अलिक खस्रो खस्रो पनि हुँदै गयो त्यो एकपल्ट लगाएपछि त्यो खालि दुई दिनको लागिमात्रै त्यस्तो साइनी सिल्की हुँदो रहेछ बादमा गएर कपाल झर्दो रहेछ कपालहरू अलिक खस्रो खस्रो हुँदो रहेछ